हाम्रो दार्जिलिङ हस्पिटलको अवस्ता चाहिँ अब पुरै गम्भीर छ अनि हाम्रो चाहिँ यो कोभिडको टाइमतिर चाहिँ अब हुन्छ नि क्रिटिकल सिचुवेसन अब गाउँ बस्तीतिर हामीले निकै अप्ठ्यारो परेको थियो जस्तै अब हुन्छ नि अब हस्पिटलतिर अब साह्रो भइरहेको छ हो मान्छेको कोही थिएन यो नै थिएन गभर्नमेन्ट अब कति अब गरियो होइन सबै कुराहरू स्वास्थ्यको बारेमा सोच्नुपर्यो अब दार्जिलिङ हस्पिटलमा के छ भन्दा चाहिँ राम्रो अब पेसेन्टको लागि राम्रो बेड छैन बेड्सहरू अब के छैन केको प्रब्लम भइरहेको हुन्छ होइन सबै कुराहरू चाहिँ गर्दैछु अन्त कोभिडको टाइममा चाहिँ गाउँतिर नराम्रो भएकोहरू कति अब बिमारीहरू कतिजानाले अब राम्रोसँगले हस्पिटलमा राम्रो प्रवन्ध नपाएकोहरू कति अब हाम्रो होइन हस्पिटलतिर राम्रै थिएन कति कुराहरू त्यही भएर चाहिँ सबै कुराहरू हस्पिटलको बारेमा अनि कोभिड नाइन्टिनमा चाहिँ जे पनि भएको थियो होइन यो सबै कुराहरू चाहिँ मैले अनि अब हस्पिटलको स्थिति चाहिँ कस्तो छ भन्दा हाम्रो चाहिँ अब राम्रो छैन दार्जिलिङतिर अलिक अब अवस्था साह्रो पर्छ अब कहिले बिमार ज्यादा छ भने बेडहरूको अलिकति प्रवन्ध मिल्न साह्रो पर्छ त्यही थियो